नानीहरूलाई चित्र चित्रकला र चित्रकारिता बनाउने सठिक उमेर जब उनीहरू स्कुल जान थाल्छन् स्कुल जान थालेपछि त्यहाँनिर पहिले उनीहरूलाई कुनै पनि एउटा खाली ठाउँमा कुनै पनि एउटा एउटा चित्रभित्र कलर मज्जाले भर्न सिकाइन्छ कलर युज गर्न सिकाइन्छ रङलाई कसरी पक्रिने कस्तो प्रकारले रङ लाउने त्यो सिकाइन्छ त्यसपछि उसलाई सानो सानो अरू सानो सानो नक्साहरूमा पनि त्यसरी सिकाइन्छ त्यसपछि उसले अलिकति ठुलो हुँदै द आठ नौ वर्ष पुगेपछि उसलाई अलिकति उसले घर पाहाड जस्तो चित्रकारिताहरू गर्नु थाल्छ त्यसपछि अब उलाई अ इन्ट्रेस्ट आयो उसलाई मनपऱ्यो चित्रकारिता मनपऱ्यो भने उसले पछि ठुलो भएर धेरै राम्रो क्षेत्रमा गएर आफूलाई उपस्थित गर्छ उसले धेरैवटा राम्रो राम्रो चित्रकारिताहरू बनाउँछ तर अब सबै सबैलाई चित्रकारितामा इच्छा हुन्छ भन्ने पनि हुँदैन इच्छा हुनेले त्यो चित्रकारितालाई अघि बढाएर लान्छ तर जतिलाई जसलाई चित्रकारितापट्टि रुचि हुँदैन उसले चाहिँ जति स्कुलमा सिकाइन्छ त्यति मात्रै सिक्छ जति म्यामहरूले सिकाइन्छ गुरुहरूले त्यति मात्रै सिक्छ त्यहाँबाट उता उनीहरूले आफ्नो इन्ट्रेस्टले सिक्ने इच्छा हुँदैन र उनीहरूले सिक्दैन पनि तर जतिलाई इच्छा हुन्छ उनीहरूले एकदमै राम्रो परिकारले राम्रो ढङ्गमा चित्रकारिता गर्छन्